मलाई त सबैभन्दा मनपर्ने खानेकुरा चाहिँ के हो भनेदेखिलाई भात र मासु नै अब भात र मासु छ भने त मान्छेलाई अब होइन सबै कुरो भइहाल्छ अरू केही पनि चाहिएन खानु पायो ड्याम्मै अघायो भने ड्याम्मै अघायो भने भइगयो अन्त बिहान बेलुका भात खानु पायो दिउँसो दिउँसो खानु पायो भने भइगयो अनि त्यहाँदेखि दिउँसो पनि बेला बेला चाहिँ खान्छु बेला बेला भन्नु त के भन्नु र प्रायः जस्तो दिनैपिछे जस्तो खानु परिहाल्छ भोक लाग्छ हो काम गर्दाखेरि अन्त भात मासु चाहिँ टन्नै खाने हो अब मोटाएर निकै बलियो पनि भइहाल्छ भात मासु धेरै खायोपछि अन्त खायोओऱ्यो एकक्षण पल्टियो त्यहाँदेखि जुरुक्क उठेर काम गर्नुपर्छ घाँस सास काट्यो आयो फेरि पस्कियो खाइहाल्यो